हजुर मैले सबैसँग खाना खाँदाको आनन्द लिएको छु किनभने साथी भाइ इष्ट मित्र है आफ्ना आफन्तजनहरूसँग खाँदाखेरि एकदमै मनमा खुसी अनि आनन्द लागेर आउँछ अनि मानिसहरूलाई यस्तो खाजा डिनरहरूको लागि आमन्त्रण गर्ने मैले धेरै अवसरहरू पाएको छु जस्तै घरमा दसैँ तिहार को चाडमा है अनि यस्तो बर्थ डे पार्टीहरूतिर अनि मैले यस्तो ठुला कार्यक्रमहरूमा खाने मैले अनुभव गरेको छु लिएको छु ठुला ठाउँहरूमा जस्तै विवाह वा मरौ बिहा मरौ कामहरूतिर धार्मिक बोझ भयो है यस्तो क्रिसमस पार्टीको दावतहरूतिर पनि मैले म ठुलो मान्छेहरूको बिचमा बसेर मैले भोजनको भोजन लिनै मैले भोजन प्राप्त गर्ने मैले त्यो आनन्द मैले त्यो सुख सुख है त्यो मैले प्राप्त गरेको छु अनि त्यो त्यो प्राप्त गर्दा चाहिँ मनमा एकदम खुसी लागेर आउँछ है मान्छेहरूको बिचमा हामी घुल मिलेर बस्ने आफ्नोमा त्यो एउटा त्यो क्षमता है बढेर आउँछ अनि आफूमा त्यो खुसी एउटा रमाइलोपन एउटा मनोरन्जन भन्ने पनि आफूमा त्यो देख्न सकिन्छ